हेलो दाजु ए म बोल्दैछु कि त्यो अस्तिको खाना मलाई अर्डर गर्नु थियो विशेष गरि मेरो जुन चाहिँ चिकन स्यालेड छ त्यो मलाई पठाइदिनुहोस् न ल म तपाईँलाई गुगल पे गरिदिन्छु नि